म बाग्राकोटमा बस्छु र हाम्रो यो गाउँ निकै ठुलै छ यो हामी बाग्राकोटमा चाहिँ प्रायः तपाईँको नेपालीहरू विशेष नेपालीहरू त्यसको बादमा आदिवासीहरू तपाईँको बङ्गाली बिहारीहरू बस्छन् र भाषाको हिसाबले भन्नु हो भने प्रायः भाषा नै अब हामीले जानेको हुन्छौँ र आदिवासी पनि बुझ्न से त्यत्ति गाह्रो पर्दैन किनभने छेउछाउमा आदिवासीहरू छन् उहाँहरूले बात मारेको सुनिन्छ बात मारिन्छ त्यस्तै बङ्गालीहरू बङ्गाली पनि म राम्रो बोल्छु हिन्दी त झन् नेपाली जस्तै हो सजिलो छ र कतै जाँदाखेरि चाहिँ भाषाको लागि हाम्रो यो जुन बेल्ट छ यो जस्तो सिलगढी भयो मालबजार यतातिर प्रायः चाहिँ यही भाषा नै प्रयोग हुन्छ र अब सिलगढीतिर जाँदाखेरि यसो केही सामानटामान किन्दाखेरि बङ्गला बोलिन्छ बङ्गला बोल्दाखेरि चाहिँ अब त्यो दोकानदारले पनि भन्छन् तपाईँ के बङ्गाली हो भन्छ अब कसै बिहारीको दोकानमा गयो भने हिन्दी बोल्दाखेरि तपाईँ बिहारी हो पनि भन्छन् र त्यति भाषाले चाहिँ हामीलाई यो हाम्रो बेल्टमा बस्नु चाहिँ त्यति अप्ठ्यारो पार्दैन र भाषाको प्रायः हामीलाई ज्ञान छ अब इङ्लिस भनौँ भने इङ्लिस पनि बुझिन्छ फर्काइन्छ पनि तर कति चाहिँ अब राम्रो पढेको छ भने फ्लुएन्सी इङ्लिस रिप्लाई दिइहाल्छ र कति कम्ती पढ्नेहरूले बुझ्छन् तर अब रिटाई रिप्लाई त दिन्थेँ नि तर बिस्तारै अलिक समय लाग्छ तर हामीलाई जतिसक्दो हाम्रो यो एरियामा बस्नु भाषाको चाहिँ केही असुविधा छ जस्तो मलाई लाग्दैन